हजुर हेलो हजुर अहिले त ठिकै छ नि सर तपाईँको

अँ रोपाइँ अब पर्सि हुनेवाला छ हजुर भइसक्यो त अस्ति तयारी भइसकेको थियो नि अब पर्सितिर गरौँ भनेर अस्ति भनेको थियो नि त दसैँहरू मनाउनुपर्छ नि आउनुहोस् न हजुर छ सबै ठिकै हुनुहुन्छ नि स्कुल त जाइहुँदैछ नि हजुर अब दसैँ त अब आउनुहोस् न टिकासिका लगाई दिनुहोस् अब पैसा दिनुहोस् भइहाल्छ नि

हजुर ठिकै हुनुहुन्छ चलिरहेको छ राम्रै अहिले त हजुर हिजो अस्ति मर्यो नि माथि हाम्रो बडाको बाबा अब बुढै भएर नि उमेर पुगिसकेको थियो हो एट्टी टुहरू

हजुर हिजोअस्ति हस्पिटल फर्स्ट बिमार भएको थियो अनि हस्पिटलमा एडमिट पनि गरेको थियो दुई दिन त्यहाँ पनि घर ल्याएर पनि तिन चार दिनपछि चाहिँ मृत्यु हुनुभयो मृत्यु हुनुभयो माथि कालिम्पोङ गभर्मेन्ट

हाम्रो बडा बस्नुभएको थियो उ मर्नुभएकोको छोरा

अँ सात तारिक

हजुर राम्रै भयो उसको घरमा हजुर दाजुभाइहरू हजुर छःजना हजुर दुईजना बाहिर देशमा छ यता तिनजना तिनजना चाहिँ यीँ छ एकजना चाहिँ मरेको हेलो

हजुर हुन्छ हुन्छ हुन्छ